हेलो म्याम हजुर भन्नुहोस् हजुर हो त ए हजुर तपाईँको फोनको स्क्रिन नै फुटेको मज्जाले चेक गर्नुभयो एकखेप टेम्पर्ड ग्लास त क्र्याक भएको होइन होला नि ए टेम्परर्ड ग्लास निकालेर हेर्नु भयो तपाईँले कस्तो मतलब कतिको फुटेको छ पुरै बिचमा डल्लै फुटेको छ कि कस्तो के छ कि साइडमा मात्रै क्र्याक हो पुरै फुटेको छ ए कुन चाहिँ कम्पनी त भिभो नै होला कि ओप्पो ओप्पो भन्नु भयो है ओप्पोको कुन चाहिँ मोडल होला ए सेभेन्टी वान के है एकछिन पर्खिनुहोस् ल ए सेभेन्टी वान के ए हजुर हुन्छ भन्नुहोस् न छ रहेछ हाम्रोमा कि ए सेभेन्टी वान के त्यसो भए यसको त तपाईँको कम्बो आउँदो रहेछ हो डिसप्ले र एलसिडी अन्त तपाईँले फेर्नु भयो भने कम्बो नै फेर्नु पर्यो अन्त कम्बो फेर्दा तपाईँको क्वालिटी पनि दुइटा क्वालिटीको छ एउटा चाहिँ टिपिकल अर्जिनल भयो ए सेभेन्टी वान केको होइन त्यसको चाहिँ तपाईँलाई चार हजार पाँच सय लाग्छ फेर्नु डल्लै अन्त एउटा चाहिँ तपाईँको त्यो अब अर्जिनलभन्दा अलिकति मुनि कम्पनीले बनाएको तर अब भनौँ न कपीजस्तो भनौँ न होइन अन्त त्यसको चाहिँ तपाईलाई पच्चिस सय रुपियाँ लाग्ने रहेछ अन्त फरक त छ प्राइसमा धेरै तपाईँ चाहिँ कुन चाहिँ लाउनुहुन्छ कुन चाहिँको लागि हेर्नुहुन्छ होला अँ माथिवालाको जुन हाई प्राइस फोर थाउजन प्लस हजुर हजुर हजुर दोकान त तपाईँको हाम्रो मन्डेदेखि स्याटरडे डल्लै खुल्ला हुन्छ स्याटरडे चाहिँ आधा दिन मन्डे टू फ्राइडे बिहान साँढे दसतिर खोल्छौँ दस साँढे दसमा अन्त बन्द हुन्छ तपाईँको बेलुका साँढे साततिर स्याटरडे चाहिँ त्यही दस साँढे दसमा खुल्लिन्छ तर एक साँढे एकतिर बन्द हुन्छ अब कस्टमर छ भने दुई साँढे दुईहरू हुन्छ तर तपाईँ चाहिँ कहिले आउनुहुन्छ मन्डे आउनुहुन्छ होइन अन्त कुन चाहिँ चाहिँ लाइक चेन्ज गर्नुहुन्छ तपाईँ त्यो हाई क्वालिटीवाला कि अलिक त्यो कपीवाला लाउनुहुन्छ स्क्रिन चाहिँ ए हजुर ठिकै छ किनकि हजुर टचमा पनि इस्यू हुन्छ नि त कपीहरू हाल्नु भयो भने कि अन्त नि त्यही दिन चाहिँ अब डिपेन्ड गर्छ तपाईँ कति बजी आउनुहुन्छ बिहानै आउनुभयो भने दस साँढे दसतिर आइपुग्नुभयो भने फोन लिएर बनाएर त्यति बेलै अब अगाडि नै तपाईँले अपोइन्टमेन बुक गरेजस्तो भइहाल्यो अब अहिले कल गरेपछि त होइन अन्त अगाडि नै तपाईँले अब बनाउनु भयो भने बिहानतिरै दिनु भयो भने त बनिएर तपाईँलाई बेलुकासम्म त दिइहाल्छु नि पर्खेर त भएन किनकि टाइम त लाग्छ हो तर बेलुकासम्म चाहिँ हुन्छ गरिदिनु सक्छु म त्यति छिटो चाहिँ हुन्छ हुन्छ हुन्छ हुन्छ त्यही गरिदिनुहोस् त्यसो भए ल हुन्छ ल हुन्छ अन्त सिमहरू चाहिँ निकालेर ल्याउनुहोस् फोन चाहिँ हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ ल हुन्छ वेलकम